हजुर हो त

हाम्रोमा हुनु त थुप्रै प्रकारको जुत्ता छ अब तपाईँलाई कस्तो खालको मनपर्छ तपाईँको रिक्वायरमेन्ट कस्तो खालको छ भन्नोस् न मलाई एकखेप हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर कस् ए हजुर हजुर कस्तो तपाईँलाई फर्मल टाइपमा चाहिएको हो कि स्निकर टाइपमा चाहिएको हो कि क्याजुयलमा चाहिएको है हजुर हजुर हजुर थुप्रै छ क्याजुयल क्याजुयल क्याटागोरीमा पनि हाम्रोमा थुप्रै छ नाइकी एडिडासहरूको छ हो अन्त तपाईँले पहिला कुन चाहिँ कम्प ब्रान्डको जुत्ता लाउनु भएको होला

हजर नाइकी पनि राम्रो हुन्छ राम्रो ब्रान्ड तपाईँको होइन सर्टिफाइड ब्रान्ड हो तपाईँले ए हजुर होइन एयरफोर्स अँ एयरफोर्स मात्रै नभएर अपसनमा अरू पनि छ तपाईँको जोर्डनहरू छ है पेड्रोमा छ ब्लेजर्सहरू पनि छ तपाईँको क्याजुयलमा लाउनुको लागि वेयरयएज तपाईँले तिनीहरूलाई स्निकर्समा पनि युज गर्नु सक्नुहुन्छ

हजुर हजुर हजुर हुन्छ हजुर हजुर हजुर लोएङ सबै एभाइलेबल छ हाम्रो दोकानमा सबै एभाइलेबल हुन्छ तपाईँलाई तपाईँको जस्तो रिक्वायरमेन्ट अनुसार हुन्छ है हाई एङ्कल भन्नुहुन्छ कि लो एङ्कल भन्नुहुन्छ तपाईँको क्याटोगोर क्याटोगोरीमै छ सबै हजुर हजुर हजुर हजुर हजुर हजुर त्यसको लागि चाहिँ हजुर म तपाईँलाई लो एङ्कलतिर चाहिँ जर्डनहरू चाहिँ सजेस्ट गर्छु है जर्डनहरू नै एकदम राम्रो हुन्छ त्यसमा चाहिँ र तपाईँको नाइकीमा चाहिँ जर्डन भइहाल्यो र एडिडासको लाउनु हुन्छ भने तपाईँको अल्फाबाउन्सहरू पनि छ ट्र्याकमा चाहिँ लाउनुको लागि चाहिँ एकदमै सुइटेबल हो हजुर किनकि तिनीहरूको हजुर हजुर अन्त हजुर तपाईँलाई पहिला तपाईँलाई पहिला कलरहरू चाहिँ कस्तो चाहिएको कलर साइज तपाईँलाई एकदम अलिक हजुर डिसेन्ट डिसेन्ट डिसेन्ट कलर चाहिएको तपाईँलाई भनेपछि है ए हजुर हजुर हजुर तपाईँको अन्त हजुर तपाईँको साइज कति होला त खुट्टाको साइज तपाईँको छ नम्बर हजुर हजुर ए छ नम्बरमा छ एभेलेबल छ तपाईँ यसो आउनु सक्नुहुन्छ हजुर हजुर हजुर हजुर हजुर मेरो भोलिको चाहिँ मेरो बिहान नौ बजीदेखिको चाहिँ बेलुका छ बजीसम्मको लागि खुल्ला हुन्छ हजुर हजुर हस् हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ